मेरो क्षेत्रको पर्यटक है धर्मले चाहिँ कस्तो भन्दाखेरि चाहिँ मेरो एरियातिर चाहिँ मेरो क्षेत्रमा चाहिँ जस्तो कि गुम्बा जापानिज टेम्पल होइन महाकाल बाबा स्थान अनि त्यो कारणले गर्दा चाहिँ प्रायः प्रायः पर्यटकहरू आउने गर्छन् त्यो चाहिँ एउटा टुरिस्ट स्पोट जस्तो पनि हो धर्म मेन थिङ चाहिँ पर्यटक उयो भन्दा पनि धर्मको बेसी है उयो हो त्यसले गर्दाखेरि चाहिँ धेरै वर्ल्डबाटै नीहरूको त्यो एउटा टुरिस्ट त्यो एउटा हेर्नुको लागि पनि राम्रो हुन्छ जस्तै डाली गुम्बा त झन् यति राम्रो बाटोकै छेउमा छ त्यसले गर्दाखेरि त्यो एकदमै एउटा एट्र्याकसन् पोइन्ट पनि हो होइन त्यसले गर्दाखेरि चाहिँ एकदम राम्रो छ अनि जापानिस टेम्पल माथि आबो लाल कोठी माथि जङ्गलको बिचमा छ त्यो पनि एउटा बौद्ध बौद्ध धर्मको एउटा मन्दिर गुम्बा जस्तै हो त्यहाँ पनि आएर एकदमै पर्यटकहरू है आनन्द लिनुहुन्छ त्यहाँ आएर अन्त हाम्रो दार्जिलिङमा महाकाल बाबा है महाकाल बाबा जो पनि बाहिरबाट आएपछि चाहिँ महाकाल बाबा दर्शन गर्छै गर् गर्छ अनि त्यो एउटा एकदमै मेन पोइन्ट अब धर्म है पर्यटक उयो पनि हो त्यसले गर्दाखेरि चाहिँ त्यस्तो मानिसहरू धेरै जग्गाबाट आएर दर्शन गर्